बिरुवाहरू रोप्दाखेरि चाहिँ म मेरो त घरमै मलहरू छ गाईहरू पालेको हुनाले अन्त माटो मल मजाले फिटेर फुलहरू रोप्छु सब्जीहरू पनि मलहरू लगाएर मजाले लगाएर रोप्छु त्यसरी नै बिरुवाहरू लगाउँछु छर्छु